अहिले त मेरो आफ्नै व्यवसाय विकास छैन तर पनि भविष्यमा केही भयो भने म गर्ने विचार चाहिँ गर्दैछु तर पनि मलाई समाचार मिडियाले मलाई चाहिँ मदत गरेको छैन किसान र साना उद्योगहरूलाई अति सल्लाह दिने पत्रिकाहरू चाहिँ हुनुपर्ने जस्तो लाग्छ किनभने उना उनीहरूले पनि अरूहरूलाई देखाउने गर्यो भने चाहिँ अलिक राम्रो हो जस्तो लाग्छ अनि तर हाम्रो यो हाम्रो यो यसमा चाहिँ मलाई केही पनि मिडियाले मदत गरेको छैन त्यही पनि म भविष्यमा गर्ने भने चाहिँ सोचिरहेको छु अनि किसानहरूलाई पनि कार्यक्रम हुनुपर्ने हो जस्तो लाग्छ किनभने उनीहरूले पनि धेरै मिहिनेत गरेका हुन्छन् अनि राम्रो फलहरू मिल्दैनन् अनि त्यही